यो इन्टरनेट ब्याङ्किङले इन्टरनेट ब्याङ्किङ साथै डिजिटल पेमेन्टले अहिले अब हामीलाई चाहिँ धेरै नै सुविस्ता भएको छ अब हामी एक जग्गादेखि अर्को जग्गा जान पर्यो भने पनि अब हामीले पैसा बोकिरहने जरुरत छैन अब हामीले गुगल पे को सहयताले नै अब हामीले पैसा लेनदेन गर्नु सक्छौँ अब हामीले दोकानमा सामान किनेर पनि जी पे नै गर्दाखेरि हामीलाई सुविस्ता हुन्छ जी पे भएको कारणले चाहिँ अब अहिले हामीलाई धेरै सजिलो छ चोर चक्करको डर छैन पैसा बोकेर हिँड्नुपर्ने छैन अब यात्रा गर्दा पनि अब ट्रेनको यात्रा भयो जहाजको यात्रा भयो हामीले पैसा बोकेर हिँड्नु परेको छैन त्यही कारणले जी पेले गर्दाखेरि चाहिँ अब हामीलाई धेरै सुविस्ता भएको छ अब हामी पैसा कोही बेला हातमा नहुँदा पनि हामीले सौदा गरेर पनि अब हामीले चाहिँ गुगल पे को द्वारा नै अब पैसा लेनदेन गर्नसक्छौँ